म पुस्तकहरू बाहेक पनि पत्र पत्रिकाहरू पनि पढिरहन्छु जस्तै हिमालय दर्पण हुन्छ अहिले त समाजिक सञ्जालतिर पनि धेरै पत्र पत्रिकालाई अहिले समाजिक सञ्जालको तरिकाले गुगलबाट है हामीले खोजेर पढ्न सक्छौँ त्यही भएर यता पुस्तकबाहेक पनि पत्र पत्रिका पनि धेरै पढ्ने गर्छु